हेलो तपाईँ टिस्टाको सङ्गम दा बोल्नुभएको मैले हिजो खाना अर्डर गरेको थिएँ यहाँ मात दाल भात माछा मासु त्यही त्यसै कारण मेरोमा केही भाँडाकुँडाहरू यहाँ रुममा केही छैन हो त्यही भएर युस युज युज गर्ने केही भाँडाकुँडाहरू पठाइदिनु होस्